मलाई सेयर बजारको त्यस्तो कुनै आइडिया छैन तर पनि हाल बजारको भाउ उतार चढाउको कुराहरू देख्दा कमिङ जेनेरेसनको लागि एकदमै चिन्ताको विषय छ जस्तो मलाई लाग्छ किनभने सबै कुरा प्राइभेटीकरण भएको ले गर्दा अहिले बेरोजगारीको मात्रामा बढोत्तरी भइरहेको छ यसले गर्दा इन् इकोनोमिकल्ली मान्छेहरूमा एकदमै समस्याहरू परिराखेको छ त्यसले गर्दाखेरि यता महँगाइले आकास छोएको यस्तो पाराले हो भने चाँडै देशले भुखमारीको सामना गर्नपर्छ जस्तो मलाई लाग्छ कारण जति पनि यो डिडि डिजिटल एप्सकोले भारतलाई ब्या व्यापारमा परिवर्तनको साथ साथमा एकदमै महँगाइको पनि बढोत्तरी गरेर लगेको छ त्यसले गर्दाखेरि बेरोजगारीहरूको लागि जिउनलाई एकदमै कठिन भइसकेको छ अहिले त्यसले गर्दाखेरि जतिसक्दो आफ्नो देशको निम्ति अहिले नै देशको शासकहरूले मद्दत गरे चाहिँ असल हुन्छ जस्तो कमिङ जेनेरेसनको लागि जस्तो लाग्छ नत्र भने हाम्रो जेनेरेसनहरूले देशबाट वर्षै पिछे पलायन हुन आवश्यक पर्छ है उनीहरूलाई आफ्नो देशदेखि पलायन भएर अरू देशहरूमा गएर काम गर्न बाध्य पर्छ यसैले गर्दाखेरि कति कुरामा कति कुराहरूले गर्दा यो डिजिटलको कुराले गर्दाखेरि चाहिँ विषेश गरी मध्यमवर्गीय हरूलाई चाहिँ एकदमै कठिनमा पारेको छ यो समयहरूमा यसले गर्दा जति सक्दो देशले भन्दा पनि सजक देशवासीहरूले चाहिँ यसको विषयमा केही आवाजहरू गरे चाहिँ असल हुने थियो जस्तो मलाई लाग्छ